हेलो अँ भान्जी म बोलेको ए आउँला नि एक दिन आउनु पाएन भने पनि एकदिन म घुम्दै आउँछु आउनु पाएन भने तिमीले नै ल्याइदेऊ न मलाई चाहिएको कुरोहरू के के जातिहरू छ होला नि हो बजारमा फलफुल भन्यो जस्तोमा काँक्रो भन्यो हो त्यो गरन्डर काँक्रो अन्त अरू तामाहरू सागसब्जी निगुरो क्याउ त निगुरो त मेरो फेभरेट हो कि अँ निग् अँ घुम्नु आउनु होइन कि म त भ्याउदिन होला हो तिमीले नै आउँदाखेरि यसो ल्याइदिनु नि ल अन्त अन्त कतिको फाइदा हुँदैछ यो बिहिबारे हाटमा तिमीलाई कतिको फलफुल बेच्दा यसो सागसब्जी फुलहरू बेच्दा कतिको फाइदा हुँदैछ हौ भान्जी

ए राम्रै हुन्छ है अँ अन्त अरू अँ अँ अँ

अँ अँ मलाई त चाहिएको छ कि सेलरोटी ल्याइदेऊ हो फम्बी सेलरोटी अन्त सेलरोटी विस विशेष गरी चाहिँ सेलरोटी चाहिँ एउटा नेपालीको त्यो एउटा त्यो उयो नै हो मलाई साह्रै नै मनपर्छ त्यो सेलरोटी चाहिँ टेस्टी हुन्छ यसो हेरविचार गरेर कसरी गोटा हो के हो त्यही अनुसारले मलाई यसो पचास रुपियाँको जतिको चाहिँ ल्याइदेऊ न अरू त होइन कि यसो चाख्नुलाई चाख्नुलाई नी अँ त्यही अँ त्यो त नेपालीको विशेष गरी राम्रो उयो हो नि खाना हो नि जान्यो भने त त्यो पोसिलो पनि हो मकैको भातहरू खाँदाखेरि उहिलेको मान्छेहरूले मकैको भात कोदोको ढिँडोहरू खान्थ्यो अहिले त अब त्यो सबैजना छोडिसक्यो र पनि हामीलाई पहिला पहिला खाएको यसो यादहरू आउँछ हो खानु मनलाग्छ यसो घुम्दै आउँदाखेरि अँ वाचिप्पा पनि अब त्यो वाचिप्पा त विशेष गरी राईहरूको हो नि हामी पनि चाख्न त पाइन्छ नि यसो टेस्ट गर्दा त हुन्छ नि कस्तो हुन्छ भन्ने टेस्ट त गर्न पाइन्छ नि कस्तो हुँदोरहेछ भन्ने एउटा हुन्छ नि त मान्छेलाई ए हो राम्रो हो नि त्यो बिक्री भएकै राम्रो यसो फाइदाको लागि त मान्छेले गरिन्छ अहिलेको त्यो आफूलाई गोर्खे चटनीमा नि अब फिलिङ्गेको अचार हुन्छ हो फिलिङ्गेको अचार हुन्छ गोर्खे चटनीमा फिलिङ्गे सिलाम भन्यो हो अन्त त्यहाँदेखि अचार भन्छ त्यो गोर्खे एउटा अचार हो त्यो चाहिँ अँ ओके ओके ओके अँ गुड बाई